ट्युब वेलको बारेमा भन्नु पऱ्यो भने चाहिँ हामीलाई ट्युब वेलको त्यस्तो अनुभव नै छैन किनभने हामी पाहाडमा बस्छौँ होइन पाहाडमा बसेको कारणले गर्दाखेरि हामी यहाँनिर ट्युब वेल प्रयोग गर्दैनौँ हामीले धाराको पानी पिउछौँ हामी गाग्रीमा धारामा जान्छौँ धाराको पानी पिउछौँ र हाम्रो पानी एकदमै दुःख छ कालिम्पोङमा हुनुको कारणले गर्दा हामी गाडीमा पानी किनेर खानुपर्छ हामीलाई एकदमै पानीको अब दुःख छ पाहाडमा अब यो त सबैलाई याद भएकै कुरा हो होइन जतिको उता मधेसतिर पानीको सुख हुन्छ उता ट्युब वेल भन्नुपऱ्यो कुवा भन्नुपऱ्यो जसरी पनि खन्दाखेरि पानी आइहाल्छ हाम्रो यहाँ चाहिँ त्यस्तो हुँदैन हामीले स्वच्छ धाराको पानी पिउँछौँ र गाडीमा घरमा अरू घरको काम अरू कामको लागि चाहिँ हामी गाडी किनेरै चलाउनुपर्छ पानी यसो बर्खाको समयमा अलिकति कताकता पानी उम्रिन्छ त्यो पनि बर्खा भइन्जेल मात्रै हो त्यति बेला चाहिँ हामीलाई पानीको त्यस्तो दुःख हुँदैन हामी त्यो पानी प्रयोग गर्नु सक्छौँ तर जब चाहिँ बर्खा फेरि सकेर फेरि गरम चढ्दै जान्छ त्यति बेला चाहिँ हामीलाई पानीको एकदमै दुःख हुन्छ र त्यस्तै अब दुःखै हुन्छ पानीको चाहिँ